मलाई एकदमै चाख लाग्ने भनेको मलाई उत्तर भारतीय खानामा खाना एउटा छ त्यो हो मटन रोगन जोस र त्यो चाहिँ एकदमै मेरो निम्ति एउटा चुनौतीपूर्ण रेसिपी भएर गयो किनभने जब मैले त्यो बनाउने मैले सामानहरू ल्याएँ बजारबाट र मैले त्यो बनाउने कोसिस गरेँ त्यो बनाउँदाखेरि चाहिँ जुन चाहिँ त्यो रोगन जोसमा दही हाल्नु पर्ने हुँदछ र त्यो दही चाहिँ एकदमै प्लेन दही नभएर मैले खट्टा दही ल्याएको रहेछु र त्यो खट्टा दही चाहिँ अलिकिति मैले ज्यादा त्यो रोगन जोसमा हालिपठाउँदा खेरि चाहिँ त्यो खट्टा दहीको कारणले गर्दा रोगन जोसमा जति पनि फ्लेभर थियो जति पनि त्यसको आउनु पर्ने मिठास भनौँ अरोमा भनौँ त्यो सबै कुरामा चाहिँ एकदमै त्यो दहीको कारणले गर्दाखेरि चाहिँ एकदमै ड्यामेज हुन गयो र आब र बादमा त्यो मेरो जुन चाहिँ रोगन जोस छ एकदम मटन रोगन जोस चाहिँ एकदमै खराब भएर गयो यो चाहिँ मेरो एकदमै ब्याड अनुभव है र मेरो एकदमै मन परेको रेसिपीमा चाहिँ ब्याड अनुभव हुनु गयो र मैले यसबाट चाहिँ के सिकेँ भने चाहिँ जहिले पनि रोगन जोस बनाउदाखेरि चाहिँ खट्टा दही होइन तर प्लेन दही नै हाल्नु पर्नेछ भनेर चाहिँ मैले यसबाट सिकेँ